मेरो चाहिँ के छ भन्दाखेरि चाहिँ घरमा चाहिँ अब मेरो किनभने बोजूको चाहिँ सातजना नानीहरू हो अनि मेरो आप्पा चाहिँ कान्छा हुनुहुन्छ कान्छा हुनुहुन्छ अनि मेरो परिवारमा अहिले हालैमा चाहिँ आमा हुनुहुन्छ आप्पा हुनुहुन्छ भाइ छ त्यहाँदेखि बोजू हुनुहुन्छ अनि आनी हुनुहुन्छ अनि मेरो आप्पा चाहिँ अहिले इन्डियन आर्मी सर्भ गर्नुहुँदैछ अनि मेरो आमाले चाहिँ आमा चाहिँ हाउस वाइफै हो अनि मेरो भाइ चाहिँ अहिले इलेभे इलेभेन टुवेल्भ पढ्दैछ आर्मी पब्लिक स्कुलमा पढ्दैछ अनि म छु अनि म चाहिँ अहिले के गर्दैछु भन्दा म अहिले एमकम पर्सू गर्दैछु अनि अरू के छ भन्दा मेरो आङी हुनुहुन्छ आङी आङी पनि वर्करै हो अनि बोजू हुनुहुन्छ बोजू त अहिले बुढी हुनुहुन्छ अहिले घरमै हुनुहुन्छ बोजू चाहिँ त्यहाँदेखि मेरो साथीहरू चाहिँ को को छ भन्दाखेरि चाहिँ मेरो साथीहरू चाहिँ अब धेरै छ तर अब सबैको नाम त भन्नु सक्दिनँ तर अब एक दुईजनाको नाम भन्छु मेरो अब साम्तेन भयो साहिल भयो केशव भयो सन्देश भयो यति नै मेन्सन गर्छु अनि मेरो साथीहरू चाहिँ एकदम धेरै म जस्तै छ फ्र्याङ्क्ली छ मज्जाले बोल्छ अन्त हालैमा चाहिँ अहिले मेरो अर्को एउटा एकजना साथी साम्फेल भन्नेले चाहिँ एकदमै अहिले एउटा कम्पिटेटिभ इक्जाम नेट भन्ने क्वालिफाई गरेको छ अनि अहिले एलिजिबल भएको छ उ चाहिँ एसिसटेन्ट प्रोफेसरको लागि अनि अरू साथीहरूले पनि हरि सा त्योहरूले पनि त्यही कम्पिटेटिभ इक्जाम्सहरू प्रिपेर गर्दैछ अनि म पनि म चाहिँ अब इन्ट्रेस्ट छ मेरो चाहिँ ब्याङ्किक फिल्डमा छ तर अब म पनि अब हेर्छु के हुन्छ अब कसो हुन्छ तर कम्पिटेटिभ इक्जाम्सहरू पनि ट्राई गर्दै गर्नुपर्छ भनेर चाहिँ म चाहिँ त्यो सोच्छु